हेलो हजुर हजुर भन्नुहोस् त ए हजुर बखालीको अहिले तपाईँको अब यहाँ लोकलहरूलाई त पन्ध्र सौ छ तपाईँहरू त अब कहाँबाट आउनुभएको बाहिरबाट आउनु भएको है अन्त हामी बाहिरकोलाई पनि एउटा रेट तोकेको छौँ त सेन्डिकेट जस्तो बनाएर अन्त तपाईँहरूलाई सत्र सौ पर्छ नि यहाँसम्मको लागि चाहिँ ल अप डाउन चाहिँ हजुर जानु आउनु सानो गाडीको लागि ठुलो गाडी त चौतिस सौ लाग्छ नि हजुर ठुलो गाडी लक्जरिस लक्जरियस गाडी हुन्छ ए हजुर सानो गाडी चाहिँ अट्दैन होला कि लक्जरियस गाडी लानुपर्छ ठुलै नै तपाईँहरूलाई कम्फरटेबल हुन्छ अब यो चाहिँ तपाईँको एउटा सेन्डिकेट जस्तै छ अन्त फेरि मैले आजुको दिनमा कम्ती गरेँ भने फेरि भोलिको दिनमा अरूले पनि कोहीले कम्ती गरि गरिमाग्छ त्यहाँबाट चाहिँ अप्ठ्यारो पर्छ भनेर नि रेट चाहिँ फिक्स नै हुन्छ हजुर चौतिस सौ कि र पनि तपाईँले अरूलाई कसैलाई नभनी मलाई बत्तिस सौ चाहिँ दिनु नि ल अरू ड्राइभरसँग कुनै कन्सल्ट नगरी हजुर बत्तिस सौ चाहिँ दिनु नि दुई सौ रुपियाँ घटाएर बत्तिस बत्तिस सौ हजुर दुई सौ रुपियाँ चाहिँ तपाईँलाई म उयो गरिदिन्छु तर अरू ड्राइभरलाई भन्नु भएन तपाईँले हजुर हजुर ए हजुर एकदम फेमसै छ टुरिस्टहरू बाहिरबाट धेरै नै आउँछ नि हजुर ए हजुर हजुर हजुर हजुर त्यहाँनिर जानु भयो भने तपाईँहरूलाई राम्रो छ नि त्यहाँ जग्गा अरू अरू साइड साइडमा अलिअलि मसिनो जग्गाहरू पनि छ स्पोटहरू हजुर हजुर हजरु त्यो त्यो एरिया डल्लै घुमाएर तपाईँलाई रिटर्न पनि ल्याइदिन्छौँ हामी हजुर झन्डै होल डे जस्तै लाग्छ तपाईँलाई फुडिङहरू हुनु चाहिँ हुन्छ तर फुडिङको चाहिँ आफ्नो लाग्छ तपाईँको यो गाडीको फी चाहिँ बत्तिस सौ भयो अन्त बाटोतिर तपाईँलाई रोकिदिइ हाल्छ तर खाने खर्च चाहिँ आफ्नो आफ्नो हुन्छ टुरिस्टको हुन्छ ए हजुर हजुर त्यसको सुर्ता नगरे हुन्छ त्यसको लागि हजुर हजुर तपाईँहरू कहाँबाट आउनु बहिनीहरू ए हजुर हजुर सुर्ता नगरे हुन्छ यहाँनिर हामीले एकदमै सेफ्टीसँग पुऱ्याइदिएर तपाईँलाई त्यहाँ घुमाएर बेलुका रिटर्न पनि गराइदिन्छु तपाईँको होटेलमा नै हजुर हजुर हामी स्ट्यान्डमै छौँ तपाईँ आउनुहोस् मेरो गाडी नम्बर वान टू थ्री फोर छ नि बाह्र चौतिस हजुर हजुर अरू ड्राइभरसँग चाहिँ कन्सल्ट नगरिदिनु नि ल फेरि मलाई अप्ठ्यारो हुन्छ सेन्डिकेटमा कि हजुर दिनभरि रिजर्भ तपाईँलाई हामी ब्याक तपाईँको होटेल कहाँनिर छ भन्नुहोस् म तपाईँलाई त्यो ठाउँमै झारिदिन्छु नि ल तपाईँहरू सातजना भन्नु भयो नि ए हुन्छ हुन्छ स्ट्यान्यमा आएर मलाई कल गर्नु नि नम्बरमा ल बाह्र चौतिस गाडी हेर्नु नि हवस् हवस्